मैले आफ्नो गाउँ क्षेत्रमा सुनेको महत्त्वपूर्ण इतिहासहरू घटनाहरू छयासीको आन्दोलनहरू जसमा कि यो हाम्रो नेपाली मान्छेलाई धेरै दुःख परेको थियो त्यो टाइममा सिआरपीहरूले हाम्रो दाजु भाइलाई काटेर मारेको जसमा कि उहाँहरू आफ्नो घर छोडेर जङ्गल जङ्गल लुक्नु परेको दिदी बहिनीलाई सिआरपीहरूले घर घरमा रेप गरिदिएको जसमा कि धेरैवटा घटनाहरू सुनेको थिएँ बन्दुकहरू पड्काएको बन्दुकले मान्छेहरू मारेको आन्दोलनहरू भएको गोर्खाल्यान्डको लागि स्ट्राइकहरू गरेको आन्दोलनहरू गरेको मान्छेहरू मारेको भोकहरू बसेको स्कुलहरू सबै बन्दा बन्दी गरिदिएको यहाँ तक मान्छेहरू गोर्खाल्यान्डको लागि भोकभोकै बसेर आन्दोलन गरेको थियो